हलो हजुर भन्नुहोस् हजुर हजुर हो त ए छ त कति जस्तो चाहिएको तपाईँलाई हजुर हजुर हजुर हजुर पखेटा यस्तै एक ढेड केजी जस्तो छ अन्त फिलाको मासु पनि छ कति जस्तो हजुर हजुर हजुर हजुर अहिले दुई सय बिस रूपियाँ केजीको पखेटाको पनि हुन्छ पखेटाको पनि मासुकै दाममा हजुर हजुर हजुर

हजुर हजुर छ छ ए खसी अहिले त्यही चल्ती अब सात सय हो अहिलेको दुई केजी हुन्छ हुन्छ मासु त एकदम राम्रै छ मासु एकदम दामी छ खसीको दुई केजी अन्त कुखुराको कति भन्नुभयो हजुर ए हस् हस् हुन्छ हुन्छ ल्याउनु पठाउनुहोस् न हस हुन्छ हुन्छ